मलाई घर पालुवा जनावर मनपर्छ किनकि जनावर छ भने साथी हुन्छ एक्लोपन हटिएर जान्छ मेरोमा पाल्तु जनावार छ अनि पाल्न पनि चाहान्छु पाल्तु जनवार मन नपराउने कुरै भएन